हेलो हजुर हजुर भन्नुहोस् सुन्दैछु हजुर अँ हजुर त्यहाँ साथीहरूसँग ए अँ हजुर ए अँ कालिम्पोङमा आउनुहोस् न तपाईँहरू एकदम राम्रो राम्रो जग्गाहरू छ हो अन्त तप् कहाँ कहाँ जानु चाहनुहुन्छ अब होमस्टेहरू तपाईँहरू बस्दै आउनुहुन्छ नि कि दिनसम्म बस्दै आउनुहुन्छ भने होमस्टेहरू चाहिँ यता रमाइलो सन्तुकमा हो त्यहाँनिर सबै एभाइलेबल हुन्छ खाना भयो सबै अन्त बस्नुहरू पनि एकदम राम्रो छ हो भ्यू पोइन्टहरू पनि एकदम राम्रो राम्रोहरू देख्छ पिसफुल खालको जग्गा छ अन्त अन्त अर्को जग्गा चाहिँ तपाईँको डेलो छ हो डेलोमा पनि राम्रो छ साइन्स सेन्टरहरू पनि छ त्यहाँभित्र अब फेरि अब नानीहरू पनि लिएर आउनुहुन्छ भने चाहिँ अब नानीहरूको लागि भित्र साइन्स सेन्टरभित्र एकदम राम्रो राम्रो खेल्ने कुराहरू पनि छ हो अन्त त्यहाँ भयो अनि त्यस पछाडि नोकडाँडामा चाहिँ तपाईँको झिल छ हो अन्त बोटहरू पनि त्यहाँनिर त अहिले तपाईँहरू गर्नु सक्नुहुन्छ त्यहाँनिर पनि गएर बस्ने चाहिँ जग्गा छैन त्यहाँ चाहिँ अब घुम्नुहरू भ्यू पोइन्टहरू एकदम राम्रो छ भ्यूहरू देख्छ अन्त अर्को जग्गा चाहिँ जानु हुन्छ भने चाहिँ कफेर साइड क्या कफेर साइटमा पनि राम्रो छ त्यहाँनिर हो पिसफुल खालको जग्गाहरू चाहनुहुन्छ भने त्यता पनि छ अन्त मेन भनेको होमस्टेहरू चाहिँ रमाइलो सन्तुकमा एकदम राम्रो राम्रो छ खाने कुरादेखि बस्नु सबै सुविस्ता छ त्यहाँ चाहिँ हो अब तपाईँहरू आउनुहोस् न म हामी हामी गाइड गरिदिन्छौँ नि हामी पनि दुईजना जस्तो छौँ हो हामी तपाईँहरूलाई गाइड गरदिइहाल्छौँ नि असुविधा त्यस्तो केही हुँदैन सबै सुविधै हुन्छ हो तपाईँहरू आउनुहोस् न एकदम एकदम जानु सक्नुहुन्छ खोलादेखि लिएर तपाईँहरू स्विमिङ पुलहरू कता कता जानुहुन्छ सप्पै छ आउनुहोस् न हुन्छ हुन्छ हुन्छ आउनुहोस् न हामी एकदम तपाईँहरूको लागि जहिले पनि हाजिर हुन्छौँ नि हुन्छ